हजुर भन्नुहोस् हजुर सबै प्रकारको पाउँछ नि सब्जीहरूको पनि अनि अन्नहरू तपाईँले जे चहानुहुन्छ तपाईँले लिनु सक्नुहुन्छ प्राइज पनि एकदमै सरलमा नै दिनु सक्छौँ हामी तपाईँले आज नै आए पनि हुन्छ पन्ध्र दिन भित्रमा तपाईँ आउनु सक्नुहुन्छ हजुर अहिलेसम्म कस्टमरले जतिले लाँदैछ उनीहरूले त अब असलै छ भन्ने सुनिँदैछ असलै अब हामी त्यस्तो अब एक्सपाइरीहरू त राख्दैनौँ असल बिउहरू नै राख्छौँ कारण अब बेचिसके पछि अब कमप्लेनहरू आएको राम्रो हुँदैन उनीहरूले अब यदि होइन नउम्रिने त अब हुँदै हुँदैन अब यदि उम्रिएन भने अब त्यसमा अब हामी फिर्ता लिन्छौँ अब त्यसमा बिकल्प छ तर तपाईँले अब त्यो सिड चाहिँ अब जस्तो अब रोपर उम्रिएर अब त्यो माटोसँगै चाहिँ लेउनु सक्नु पऱ्यो अब के कारणले उम्रिएन त्यसको लागि अब हामी अब केही अब जानकारी लिने कोसिस गर्छौँ पुग्यो दुई मिनेट पुग्यो दुई मिनेट